हजुर यो त मस्ट हो खेलकुदको लागि चाहिँ सरकारले पैसा खर्च चाहिँ गर्नैपर्छ यसमा चाहिँ अनि अँ म मैले अवसर पाएँ भने चाहिँ म चैँ प्लेयर्सहरूको लागि चाहिँ एकदमै राम्रो फ्री फ्री होसटेल एकदमै हाइजेनिक राम्रो खानेकुरा दिने त्यस्तो व्यवस्था गर्न चाहन्छु अनि त्यो मात्रै नभइकन राम्रो सुजहरू गेमहरू खेल्दाखेरि अब एकदमै कम्फोर्टेबल हुने खालको राम्रो राम्रो सुजहरू प्रोभाइड गर्न चाहन्छु अनि स्कुल पढ्दै गरेको नानीहरूको लागि पनि एउटा इफ उनीहरू गेमपट्टि इन्ट्रेस्ट छ भने त्यो नानीहरूलाई चाहिँ एन इयरली नै स्कुलबाट छनोट गरीकन चाहिँ नेसनलको लागि तयारी गर्ने योजना बनाउन चाहन्छु